हेलो हाजी बिरयानीबाट बोल्नु भएको हजुर मैले एक घन्टा अगाडि चाहिँ जोमेटोबाट चाहिँ अर्डर गरेको चाहिँ बिरियानी तपाईँको त्यहाँबाट हो यो भन्दा अगाडि पनि धेरै मैले अर्डर गरेको छु तर आज चाहिँ बिरियानी चाहिँ एकदम नराम्रो आइदियो क्या अब प्याज र काँक्रा पनि एकदम गनाउने हो अनि ग्रेभी पनि एड थिएन पहिला त अनि मतलब ग्रेभी पनि हालिदिनु हुन्थ्यो तपाईँहरूले हो अनि मासु पनि कस्तो टेस्ट थियो हो त्यसले गर्दा चाहिँ म धेरै डिसएपोइन्टेड छु हो त तपाईँहरूको यस्तो सिस्टम राख्यो भने चाहिँ कुनै कस्टमर पनि भोलिपर्सिदेखि चाहिँ आउन थाल्दैन त्यही लागि चाहिँ तपाईँ चाहिँ अब यो म मेरो चाहिँ के गर्नुहुन्छ तपाईँ एक्सचेन्ज गर्नुहुन्छ कि रिफन्ड गर्नुहुन्छ हो यो भन्दा राम्रो त मलाई रिफन्ड गरेको नै राम्रो लाग्छ त्यसो भए जति छिटो सक्दो रिफन्ड गरिदिनु चाहिँ होस्